मेरो उपलब्धि नै अब ठुलो सबैभन्दा ठुलो चाहिँ मेरो परिवार हो भाइ बहिनीहरूलाई पढाउनु पाएँ उनीहरू आफ्नो आफ्नो बाटोमा लाग्यो र सबैभन्दा ठुलो चाहिँ परिवारलाई अगाडि बढाउने सानैदेखिको जिम्मेवारी बोकेर आएँ त्यो नै मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो भाइबहिनीहरू अहिले आफ्नो आफ्नो बाटोमा छ कोही पढ्दैछ कोही नोकरी लागे त्यही नै मेरो गर्वको कुरा हो सबैभन्दा ठुलो